हाम्रो गाउँघरमा अब घरहरू बनाउँदा अब कुराहरू ध्यानमा राख्नुपर्ने हरू चाहिँ अब एउटा त मेन जग्गा हो अब जस्तो कि अब जग्गा जहाँ पायो त्यहीँ घर बनाएर भएन एउटा रोडको छेउमा बनायो भने सुबिस्ता पर्छ जे कुरोको पनि सामानहरू ओसार्नु भयो सामानहरू ल्याएर घरमा राख्नु पर्नु र घरमा राख्नुपर्ने अब त्यो सुबिस्ताहरू हेर्नुपऱ्यो अर्को कुरो अब त्यो जग्गा अब कस्तो छ पहिरोहरू जाने छ कि छैन अब मलिलो छ कि मलिलो कति जग्गाहरू मलिलो हुन्छ अब त्यस्तो हुनु भएन एकदमै अब राम्रो जग्गामा हुनुपऱ्यो हावापानी पनि ठिक भएको अब सबै पानीहरू पनि प्रशस्त भएको अब जङ्गलहरू नभएको ठाउँमा अब जङ्गलहरूतिर घर बनायो भने अब पशुप्राणी आएर त्यहाँ है अब हमलाहरू गर्नुसक्छ अन्त अब परिवारको सबै फेमिलीको अब सल्लाह लिएर मत्रै बनाउनु पर्छ घरहरू अब है अब भान्साघर कहाँ बनाउने अब सबै सल्लाह गरेरै बनाउनु पर्छ शौचालय अब हौ त्यो कहाँ बनाउनु पर्ने त्यो पनि ठिक ठाउँमा बनाउनु पऱ्यो अब पुजास्थल भयो अब त्यो पनि सबै अब आफ्नो घरको ठुलोहरू जो छ उनीहरूसँग सल्लाह गरेर मात्रै बनाउनु पर्छ अन्त हाम्रो गाउँ घरमा अहिले एकदमै यो वर्षहरूमा धेरै परिवर्तनहरू भएको जस्तो कि अब पहिला गाउँ घरमा घरहरू राम्रो हुन्थेन एकदम कच्चा माटोको घरहरू हुन्थ्यो त्यति बेला अब ठुलो पानीहरू आयो भने उडाउने छानाहरू उडाउने पानी ठुलो पानी पऱ्यो भने छाना छेड पार्ने पालहरू उडाएर जाने अहिले अहिलेको वर्षतमा है त्यस्तोहरू छैन अब एकदमै सिमेन्टको घरहरू मात्रै छ अब पहिलाको जस्तो दु खहरू छैन गाउँ घरमा रोडहरू राम्रो छ परिवर्तन अहिलेको समयमा निकै भएको छ गाउँ घरमा पनि